प्रतिभाको कुरा गर्दाखेरि म एउटा सङ्गीतकार भएको नाताले गर्दाखेरि सङ्गीतमा थुप्रै साजबाजहरू हुन्छन् र ती साजबाजहरू मध्ये म विशेष गरी बाँसुरी बजाउने गर्छु र मैले बाँसुरी सानैदेखि बजाउनु थालेको हो र बाँसुरी बजाउँदै बजाउँदै जाँदा सानोमा त्यस्तो कुनै मौलिक अथवा त्यसको प्र्याक्टिकल क्लास गर्ने त्यस्तो कुनै व्यवस्था थिएन र त्यो हुँदाखेरि मैले आफ्नै बाइ हार्ट सिक्दै सिक्दै सिक्दै गए जब चाहिँ मैले अलिकति मौका पाएँ बादमा आएर होइन यो सङ्गीत अथवा यो बाँसुरी त्यसै आफूले बजाएर मात्रै हुँदैन यसको व्यवहारिक ज्ञान लिएको हुनुपर्छ भन्ने जब ज्ञान भयो तब चाहिँ केही वर्ष मैले व्यवहारिक ज्ञान पनि लिए र आफूभन्दा जति पनि सिनियर कलाकारहरू छन् बाँसुरी वादकहरू छन् सङ्गीतकारहरू छन् उहाँहरूसँग हर समय हरपल उहाँसँग समपर्कमा रहेर नजानेको कुरो सिकेर र गुरुहरूसँग मैले नबुझेको कुरो उहाँहरूसँग सोद्धै आफ्नो यो जुन चाहिँ कला छ र यो कलालाई अघि बढाउने क्रम जारी राखेको छु र यो सिक्ने क्रम अहिले पनि जारी छ सिक्ने क्रम अझैसम्म पनि सकेको छैन अथवा मेरो जीवनको अन्त हुन्छ होला तर मेरो सिक्ने क्रम चाहिँ अन्त भएको हुँदैन र विशेष गरेर मेरो कला र मेरो प्रतिभाले हेर्नु हो भनेदेखि चाहिँ म बाँसुरी मुखले त भयोभयो नाखले पनि म बजाउने गर्छु र नाखले बाँसुरी बजाएर थुप्रै ठाउँमा आफ्नो प्रस्तुतीहरू दिइसकेकोछु र यो सँगसँगै मलाई विशेष गरेर यो एलेक्ट्रोनिक्स् जुन चाहिँ भयो एलेक्ट्रोनिक्सको नि मलाई रुचि छ र कार्टपेन्टरमा नि मलाई रुचि छ तर विशेष गरेर मलाई रुचि भन्नुपर्दा चाहिँ मेरो सङ्गीतै हो र यही सङ्गीतको रुचिले गर्दा नै अहिले आएर एउटा सानो एउटा रेकर्डिङ स्टुडियो सेट अप गरेको छु र यो रेकर्डिङ स्टुडियो सेट अप गर्नुको मूल उद्देश्य चाहिँ के छ भन्दा अब आउने नानीहरूले पनि यो सङ्गीतलाई आफ्नो जीवनको एउटा साथी बनाउनु सकोस् र जो कोही पनि नानीहरू सिक्नु आउनु चाहाने नानीहरू छन् र जो कोही रिकर्डिङ गर्नु सक्ने अवस्थामा छैनन् कतिवटा पारिवारिक समस्याहरूले गर्दाखेरि पैसा रुपियाँको कमिले गर्दा त्यस्ता नानीहरूलाई हामीले अथवा यो स्टुडियोले उनीहरूलाई गीतहरू फ्रिमा पनि रेकर्डिङ गरि रहेको छ र हाम्रो उद्देश्य नै हाम्रो सङ्गीतलाई अघि बढाउनु हो